भाइ मैले तपाईँलाई खाना भनेको थिएँ अर्डर गरेको थिएँ चार प्लेट भात चार प्लेट मोमो त्यही भएर अब बाह्र बजे गरेको बाह्र पनि बज्नु आँट्यो हेर्नु न दुईजना फुत्तै निक्लेर अहिले साथीहरू गइदिनुभयो हो दुईजनाको लागि चाहिँ अब दुई प्लेट चाहिँ एक प्लेट मोमो एक प्लेट भात चाहिँ घटाइदिनुहोस् न ल अब हामी कम्ती भयौँ मान्छे दुईजना गएकोले गर्दाखेरि त्यही भएर दुई प्लेट चाहिँ घटाइदिनुहोस् न एक प्लेट भात र एक प्लेट मोमो ल